हजुर म राइटर बोलेको हो कि तपाईँ जलपाइगढी जिल्लाको टी गार्डनको उयो हुनुहुन्छ है लेबर हुनुहुंँदो रहेछ है

तपाईँ टी गार्डनको बारेमा अलिकति मलाई केही भनिदिनु सक्नुहुन्छ हजुर हजुर हजुर हुन्छ अहिले गार्डनको के छ हजुर हजुर

हजुर अन्त स्यालेरी मन्थली दिँदैन मन्थ हजुर अन्त अहिले गार्डनहरू राम्रो चलेको छैन अलिक चिया बगानहरूमा पत्तीहरू अलिक राम्रै आउँदै होला नि त दबाईहरू हालेर है हजुर अन्त दसैँ तिहारमा यस्तो बोनसहरूको सुविधा छैन दिएको छैन अहिलेसम्म दबाई पानी हस्पिटलहरूतिर त्यस्तो केही ब्यवस्था छैन हुन्छ ल